मेरो माइत पनि अलगडा बजारमा हो खेतीपाती गर्ने वरिपरि केही पनि छैन मेरो ससुराली पनि कालिम्पोङ टाउनमा हो खेतीपाती गर्ने वरिपरि केही पनि छैन मलाई यसको विषयमा केही थाहा छैन